मैले डोमिनोजको शिव मन्दिर ब्रान्चबाट एउटा लार्ज फार्म हाउस पनिर पिज्जा विथ कोक अर्डर गरेको थिएँ र मलाई चाहिँ एपमा एक घन्टाको डेलिभरी टाइम देखाएको थियो तर त्यो डेलिभरी चाहिँ आधा घन्टाभित्रै गरिदिनु भएकोमा डेलिभरी एजेन्ट र डोमिनोजलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु